हेलो यो ओलाबाट बोल्नु भएको हो तपाईँहरूको त्यो गाडी मैले अस्ति ओला बुक गरेको थिएँ दार्जिलिङबाट सिलगडी आउनुको लागि र खासमा चाहिँ मैले चेकपोस्टसम्मको लागि बुक गरेको थिएँ तर तपाईँको त्यो जुन चाहिँ चालक हुनु हुन्थ्यो सुभाष लेप्चा उहाँ चाहिँ साह्रै राम्रो साह्रै राम्रो बानी बेहोरा र गाडी उहाँले चलाउनु भएको पनि साह्रै राम्रो र उहाँको व्यवहार पनि साह्रै राम्रो रहेछ र उहाँ म चाहिँ चेकपोस्टसम्म आउँछु भनेर बुक गरेको थिएँ तर उहाँले भन्नु भयो जङ्सनबाट तपाईँले ट्रेन पाउनु हुन्छ ट्रेनमा जानुको लागि भनेर मलाई चम्पासरीसम्म ड्रप पनि गरिदिनु भयो उहाँलाई साह्रै राम्रो लाग्यो मलाई यस्तो ओलाको ड्राइभर साह्रै राम्रो हुनु हुँदो रहेछ उहाँ म साह्रै राम्रो लाग्यो मलाई